कोही बिरुवाहरूलाई चाहिँ कटिङ गर्नु पर्छ कसै बिरुवालाई चाहिँ फुलाएर छर्नु पर्छ होइन त्यहीबाट अब थुप्रो हुन्छ तर प्रायः चाहिँ म चाहिँ कटिङहरू गरेर नै प्लान्टहरू अब थुप्रो बनाउँछु